म खुल्ला समय चाहिँ कसरी बिताउँछु भन्दाखेरि चाहिँ घरमा काम गर्छु घरको बिहान उठेर झाडु बढार्नु गरेर भाँडाकुँडा भाँडाबर्तन मोलेर घरमा लेडिसको कामहरू त्यसरी त बित्छ सबैको यता जानु उता जानु पिन्जो घर आउँछु कहिलेकाहीँ कहिले यता हिमा दिदीको घरतिर जान्छु कहिले निलिमाको घरतिर जान्छु बेसी जस्तो चाहिँ हामी घर चाहिँ घरमै बसेर बिताउँछु घरको काम हरू भयो सिलाई बुनाई भयो ड्रइङ गर्नु भयो यता हामीले सफाई सफाई गर्नु घरमा बसेर फुल रोप्नु फुल रोप्नु भन्दाखेरि एकदम फुल रोप्ने काम चाहिँ एकदमै राम्रो हो घरमा राम्रो पनि देख्छ प्रायःजस्तो चाहिँ मैले फुलहरू रोपेर नै घरमा टाइम बिताउँछु फुलहरू रोप्दाओर्दा आफूलाई फुलेको देख्दा धेरै मन शान्ति लाग्छ बिहान उठ्दाखेरि फुल रोपेको फुलहरू फुलिरहेकोहरू धेरै नै राम्रो लाग्छ हो अन्त कहिले कहिलेकाहीँ यता साथीभाइकोमा आएर बस्छु यता गफ गर्छु राम्रो राम्रो गफ गर्छु सबैलाई नै सबैजना राम्रो राम्रै गफ गर्नुपर्छ नराम्रो गफहरू गर्नुहुँदैन बुद्धिको कुराहरू सिक्नुपर्छ सबैले राम्रो राम्रो ज्ञानहरू दिनुपर्छ